हाम्रो अब हाम्रो कालिम्पोङ जिल्लामा चाहिँ अब विशेष गरेर धान हुन्छ गहुँ हुन्छ दालहरू पनि धेरथोर अब रोपिन्छ त्यहाँदेखिको अब खानामा कसरी अब धानहरू अब हामीले रोपेर अब पछि चाहिँ अब हामीलाई अब घरमा खानु त्यसैबाट नै अब हुन्छ धान अब गहुँहरू अब लगाइन्छ त्यसबाट अब हामीलाई आधासम्म आधा वर्ष जस्तो पुग्छ लगाए पछि जहुँ जहुँ हुन्छ जहुँबाट अब जस्तै सातुहरू बनिन्छ त्यहाँदेखि अब अब जस्तै अब हाम्रो यहाँ चाहिँ अब बस्तीको चामल भन्छ बस्तीको चामल चाहिँ अब एकदमै अब बजारमा राम्रै भावमा बिक्री भइराखेकोछ त्यहाँदेखि बिउ बिउ अब हामीले अब धानको बिउहरू अब असारमा छरेर चाहिँ त्यहाँदेखि अब गोड् रोप्नु पर्छ छरेपछि अब पन्ध्र बिस दिनमा त अब भइहाल्छ त्यहाँदेखि अब रोप्यो धानहरू रोप्यो त्यहाँदेखिको रोपेर त्यहाँदेखि फेरि केही दिनमा फेरि गोड्नुको टाइम आउँछ गोडिसक्यो त्यहाँदेखि एक महिना दुई महिना बादमा अब फल फुलहरू खिल्छ त्यहाँदेखि अब फल्नु थाल्छ फलेर चाहिँ त्यहाँदेखि अब हामीले अब खटाई पनि छ त्यसमा खटाई गरे अनुसार अब फल्छ पनि राम्रैसँगले अनि अब बजारमा लगे अब हामी घरमा खान्छौँ अब रहेको चाहिँ हामी अब बजारमा पनि अब धेरथोर अब बेचिन्छ जस्तै अब यो बाली अब कुन टाइममा भन्दा चाहिँ बालीहरू चाहिँ कुन मौसममा भन्दा चाहिँ अब जस्तो धान चाहिँ अब असारमा लगाएर चाहिँ अब मङ्सिरमा चाहिँ मङ्सिरमा चाहिँ अब फसल अब तयारी हुन्छ गहुँ भन्नु पर्दा मङ्सिरमा धान काटेर खेत खाली भए पछि चाहिँ जोतेर चाहिँ अब गहुँ लगाइन्छ गहुँ फेरि अब मङ्सिर पुषमा लगाको गहुँ साउन असार असार भन्दा अगाडि केही असारको एक महिना अगाडि नै अब गहुँ पनि तयार हुन्छ त्यहाँदेखि गहुँहरू त्यो टाइममा चाहिँ हुन्छ जस्तै अब आलुहरू पनि हामीले यस्तै मङ्सिरकै टाइममा लगाउँछौँ अन्त तिन महिना बादमा त आलुहरू पनि हुन्छ अब फलफुलहरू पनि अब कोपीहरू प्रायः अब यो बर्खा छोडेर चाहिँ अब अरू समय चाहिँ अब जस्तै अब हिउँदोमा चाहिँ अब कोपीहरू पनि हुन्छ अरू सब्जीहरू पनि हुन्छ